मैले पुस्तकको नाममा डाकबङ्ला पढेको थिएँ त्यो डाकबङ्ला चाहिँ शिवकुमार राईले लेख्नु भएको थियो र त्यो पहिला पढ्दाखेरि चाहिँ मलाई त्यति साह्रो मनपरेको थिएन तर जब म पढ्दै गएँ त्यस पछाडि चाहिँ मलाई धेरै अब मनले छुनु थाल्यो किनकि त्यहाँ चाहिँ लेखकले चाहिँ अब जुन चाहिँ नायक हिरो भनौँ है उहाँको विषयमा यति राम्रो चरित्र चित्रणहरू गर्नु भएको छ उहाँको रूप कस्तो थियो कस्तो खालको उसको चरित्र थियो त्यसबारेमा उहाँले एकदमै राम्रो प्रकारले चाहिँ अब बयान गर्नु भएको छ देखाउनु भएको छ र त्यसले गर्दाखेरि चाहिँ त्यहाँ एकदमै छर्लङै बुझ्नने खालको देखाउनु भएको छ र मलाई एकदमै मनपऱ्यो साथसाथै अब नायिका हिरोइन भनौँ है उहाँले उहाँको पनि त्यहाँनिर अब भुमिका कस्तो प्रकारको भुमिकाहरू उहाँले निभाउनु भएको थियो है र उहाँ कस्तो किसिमका हुनुहुन्थ्यो र उहाँले चाहिँ उसको नायकलाई चाहिँ कतिको माया र प्रेम गर्नु भएको थियो है त्यसको विषयमा चाहिँ एकदमै एकदमै राम्रो रूपमा लेखिदिनु भएको थियो साथसाथै त्यो सँगसँगैँ उहाँ शिवकुमार राईले चाहिँ अनि प्रकृतिको विषयमा है हाम्रो गाउँठाउँ घर कस्तोहरू हुन्छ हाम्रो घर कस्तो हुन्छ हामी कस्तो प्रकारले बस्छौँ हामी नेपाली जातीहरूको कस्तो प्रकारको हाम्रो रहन सहनहरू हुन्छ त्यस बारेमा पनि उहाँले एकदमै राम्रो वर्णन गर्नु भएको छ र मलाई एकदमै मनपरेको थियो है